हाम्रो यहाँ दार्जिलिङमा चाहिँ धेरै जग्गामा छन् है यहाँनिर खेल मैदानहरू धेरै नै जग्गामा छन् तर म विशेषतः भन्न चाहन्छु कि तल लेबुङमा छ है त्यहाँनिर अब धेरै प्रोग्रामहरू हुने गर्छन् प्रतियोगिता त्यहाँनिर धेरै हुन्छ फुटबल स्पोर्टसहरू धेरै हुन्छ है प्रायःजस्तो फुटबल हुन्छ त्यहाँनिर अनि तपाईँको यहाँ जुनसुकै प्रोग्राम होस् त्यहीँनिर हुन्छ है अनि त्यहाँ गएर मानिसहरूले आफ्नो खेलहरू देखाउने गर्छन् त्यहाँ प्र्याक्टिस गरेर आफ्नो त्यहाँनिर मानिसहरू प्र्याक्टिस गए प्र्याक्टिस गरेर मानिसहरू धेरै नै राम्रा राम्रा ठुला ठुला जग्गाहरूमा गएका छन् है